उहिले उहिले अब हाम्रो नेपाली भाषालाई चाहिँ अब यति साह्रो मान्यता दिइन्थ्यो होइन अब नेपाली भाषा भनिसकेपछि नेपाली दिवस नेपाली भाषाको पनि दिवसहरू मनाइन्थ्यो अहिले त हाम्रो नेपाली भाषाहरू चाहिँ अब दबिँदै गएको छ किनभने अब अहिले बङ्ला भाषा हरे उर्दू भाषा हरे हिन्दी भाषा हरे होइन त्यसले गर्दाखरि चाहिँ अहिलेको संस्कृति चाहिँ कस्तो आयो भने अब अहिलेको अब नानीहरूलाई चाहिँ हामीले अब नेपाली भाष् नेपाली पढाउनुलाई चाहिँ यति साह्रो दबाउ गर्नु पर्छ कि किनभने अहिलेको नानीहरू चाहिँ खालि इङ्लिस इङ्लिस इङ्लिस इङ्लिस नेपालीमा त नानीहरूलाई छोटाउकर बडाउकर गराउनुलाई पनि हामीलाई साह्रो पर्छ त्यस्तो खालको जेनेरेसन आएको छ अहिले हाम्रो यो अब अहिलेको नयाँ जेनेरेसनमा चाहिँ नेपाली भाषाको चाहिँ केही मान्याता पनि छैन नेपाली भाषा नानीहरूले अब राम्रोसँग बोल्नु पनि सक्दैन बोल्यो भने पनि इङ्लिस मिसाएर हिन्दी मिसाएर नेपालीको त मान्यतै दिँदैन नानीहरूले त्यसले गर्दाखरि चाहिँ अब यो नेपाली भाषालाई चाहिँ अलिकति हामीले मान्यता दिनु पर्ने रहेछ नेपाली भाषा भनेको चाहिँ के हो नानीहरूलाई बुझाउनु पर्ने रहेछ सिकाउनु पर्नेरहेछ हामीले यो नेपाली भाषालाई चाहिँ हामीले दब्नु न नदिनु पर्नेरहेछ